दार्जिलिङ विश्व प्रख्यात पर्यटन केन्द्र अनि चियाबारी उत्पादन गर्ने जिल्ला हो अनि विशेष गरी यस जिल्ला अन्तर्गत यिनैबाट नै आ आर्थिक आय पनि आउने गर्दछ आय श्रोत पनि यही नै हो मानिसहरू यही गरेर खाना चलाइरहेका छन् घर चलाइरहेका छन् अनि यहाँ यस जिल्लामा पर्ने कारखानाहरू भनेको नै चिया चियाकै कारखाना हो अनि विशेष गरी लप्चु अन्तर्गत ठाउँमा जुन डाइरी प्रडक्ट्सहरू होइन दुधबाट उत्पन्न हुने सर सामानहरू बनिन्छ पेडा भयो होइन अनि दही मही भयो है यस्ता कुराहरू पनि त्यस त्यसको पनि सानो भए पनि उत्पादन त्यहाँबाट हुन्छ होइन कारखाना नभनिहालौँ तर पनि त्यहाँबाट उत्पन्न भएर जान्छ अनि विशेष गरी यहीँबाट नै आर्थिक श्रोतहरू पूर्ति हुने गर्दछ